अब भनौँ है भने त म एउटा सानो खरसाङ महकुमाअन्तर्गत सिटोङ थ्री ग्राम पञ्चायतको लाटपञ्चार भन्ने एउटा सानोबडे कमानबाट कमानको एक लेबरको छोरी हो होइन अनि के हुन्छ भनेदेखिलाई सिन्कोना प्लान्टेशनमा एउटै मात्र एम्ब्युलेन्स छ अहिलेसम्म अब म यत्रो तिस वर्ष पुग्नु आटिसकेँ होइन के हुन्छ भनेदेखिलाई हाम्रो गाउँमा एम्ब्युलेन्स भनेको मलाई थाहा भएको भनेको एउटै मात्रै छ अनि अब साह्रो साह्रो अब अहिलेसम्म त्यस्तो एम्ब्युलेन्समा जानु पर्ने हठात् त्यसरी हिँड्नु पर्ने त मलाई त्यस्तो कुनै पनि समस्याहरू आएको त छैन तर पनि अब अब गाउँ घरमा देखिन्छ नि होइन अनि अब कस्तो हुन्छ भनेदेखिलाई गाउँ बस्तीमा बिहान एकपल्ट गाडीहरू सबैजना जान्छ अनि गाउँ घरमा गाडीहरू हुँदैन कतिवटा पर्सनल अब अलिकति धनी अलिकति पैसावालाहरूकोमा चाहिँ अब गाडीहरू हुन्छ जसले चाहिँ किन्नु सक्छन् गाडीलाई पनि त पाल्नुपऱ्यो होइन छोरा छोरी जस्तै गर्नुपऱ्यो त्यसको सर्विसिङदेखि लिएर त्यसलाई हाल्ने तेल अब त्यो त सुसेभुसे मान्छेले त किन्नु सक्दैन अन्त त्यसो हुँदाखेरि के हुन्छ जो जो चाहिँ गाडीवालाहरू छन् अलि अब गाडीका मालिकहरू छन् उनीहरूकोमा चाहिँ गएर हामीले अब बिन्तीभाव गर्नु पऱ्यो कि तपाईँहरूको गाडी चाहिँ हामीलाई रिजर्भ दिनुहोस् न भनेर अब त्यो बिमारीको समस्या कता आफ्नो टाउको दुखिरहेको हुन्छ यता गाडी गएर अर्काको गाडी रिजर्भ गर्नु पर्ने अनि हो त्यस्तो अब एम्ब्युलेन्स पायौँ अब यहाँ त सिलगढी बजारमा त के हुन्छ भनेदेखिलाई यो यसकोमा एउटा एमब्युलेन्स पाएन गर्मेन्टको एम्ब्युलेन्स पाएन कम से कम एउटा एमब्युलेन्स सर्विस हुन्छ त्यसलाई बोलाएर हामी लान त साक्छौँ होइन अन्त गाउँमा गाउँ बस्ती पाहाडमा चाहिँ त्यस्तै समस्या हुन्छ क्या ता अब एउटै मात्रै एम्ब्युलेन्स छ कहीँ कतै अब कसैले लगेर बिहान गएका छन् भने पनि अब के हुन्छ भनेदेखिलाई अब अचानक कोही बिमार पऱ्यो भने गाडी नै हुँदैन अनि गाडी नहुनुको कारणले गर्दाखेरि बिमारीलाई मात्रै होइन बिमारीको परिवारजनलाई पनि त्यो समस्या आइपर्छ यस्तै यस्तै थुप्रै थुप्रै गाउँ बस्तीमा थुप्रै चुनौतीहरू हुन्छन् अनि अब यो एम्ब्युलेन्सको मामिलामा पनि मलाई यो चाहिँ चुनौती नै लाग्छ अब दुइटा बिमारी छ र ओहोरदोहोर गर्नु पऱ्यो भने चाहिँ अब के भन्नु दोनो में से एक बचेगा भन्छ नि हो त्यस्तै हुन्छ